मलाई एकदमै मनपर्ने एकजना राइटर हुनुहुन्छ र उहाँ बितेर जानुभयो श्रीनारायण प्रधानज्यू उहाँको एउटा एकदमै भर्खरै उहाँ बितिसकेर विमोचन गरिएको एउटा कि पुस्तक छ निशब्द भन्ने त्यो पुस्तक को चाहिँ अब सायद मेरोमा कम्ती नलेज भएको कारणले गर्दा पनि होला एकदमै उहाँले उहाँको त्यो भाषाशैली एकदमै राम्रो भएको कारणले गर्दा पनि बेसी मैले त्यो एकदमै बुझ्नै नसके मैले त्यो उहाँको त्यो विमोचन भएकै दिन त्यो किताब लिएँ तर मैले एकदमै ज जतिसक्दो कोसिस गरेँ पढ्दा पढ्दा पढ्दा पढ्दै आधिसरो बुझ्दै नबुझ्ने बुझ्दै नबुझ्ने भएको कारणले गर्दाखेरि त्यो किताब चाहिँ अहिलेसम्म पनि मैले कम्प्लिट गर्न सकिनँ प्लस इन्ट्रेस पनि लागेन त्यहाँदेखि आफूले नबुझेको कुरो आफूलाई इन्ट्रेस पनि लाग्दैन त्यही भएर चाहिँ त्यो किताब मसँग छ हुन चाहिँ तर त्यो किताब अहिलेसम्म मैले पढ्नसकेको छैन मैले उहाँको त्यो राइटिङलाई इग्नोर गरेको होइन तर मेरो नेपाली राइटिङ जुन चाहिँ छ त्यो अलिक कमी भएको कारणले गर्दा पनि होला म असक्षम भएको त्यो बुझ्नुमा त्यही भएको कारणले गर्दाखेरि मैले त्यो बुक्स निशब्दलाई चाहिँ अहिलेसम्म पनि कम्प्लिट गर्नुसकेको छुइनँ